लोरियल सेम्पोको विषयमा मैले सुनेको थिएँ त्यसले गर्दा मैले पनि एक दुई पल्ट यो चाहिँ युज गरेको थिएँ तर यो चाहिँ अलिक राम्रो भएन मेरो केशलाई चाहिँ सुट गरेन एकदम ड्राई बनाइदियो केश पनि पुरा झर्यो त्यसले गर्दा यो चाहिँ अलिक राम्रो लागेन अन्त यसको चाहिँ अलिक मेरो चाहिँ सुट गरेन